मलाई रमाइलो गर्ने स्थानीय इन्डोर खेलहरूको बारेमा भन्नु पर्दा चाहिँ मलाई चाहिँ लुडो सर्प सिँढी चाहिँ मन पर्छ किनभने अब हामीभित्र बसेको बेलामा नानीहरूसँग टाइम पास गर्दा त्यही सर्प सिँडी लुडो खेलेर टाइम पास गर्ने गर्छौँ अनि त्यसमा मलाई धेरै नै चाख पनि चाख लाग्छ र मलाई त्यही खेल मनपर्छ